स्टेजमा गीत गाउँदै गर्दा चाहिँ सबैभन्दा बेसी नर्भसनेस हुने कुरा चाहिँ के हो भने त्यो क्राउडले गर्दा पनि नर्भस भइन्छ कुनै समय त्यस्तो नर्भसनेस गीत गाउँदै गर्दा भइएको थियो त्यसलाई पार गर्नको निम्ति चाहिँ आफूले के गर्नुपर्छ भने चाहिँ ए अगाडि बसेको अडियन्सहरूभन्दा चाहिँ म धेरै नै सङ्गीत जान्छु जान्दछु र उनीहरूलाई म प्रभाव पक्का पार्नसक्छु भन्ने हिम्मत राखेर चाहिँ काम गर्नुपर्छ गीत गाउन थाल्नुपर्छ त्यो नर्भसनेस दुर भइहाल्छ